र हाम्रा परम्परा मा चाहिँ हामी बस्तीमा कोदोको ढेँडोहरू खान्छौँ अनि हामी के गर्छ बस्तीमा कोदोको रोटीहरू कोदोको भातहरू अनि मकैको चामलको भातहरू पकाएर हामी खान्छौँ अनि स सब्जीहरू गुन्द्रुक र गुन्द्रुकको झोलहरू यतिति सब्जीहरू सबै हामी बस्तीमा भएकोले गर्दाखेरि अनि हामी त्यस्तो र खान्छौँ किनेमाको झोल चट्नी अनि अरूहरू सब्जीहरू हामी खान्छौँ अनि बस्तीमा हामी अब अरू सब्जीको के खान्छौँ हामीले मुन्टाहरू इस्कुसहरू अनि गुन्द्रुकको झोल सिन्कीको झोलहरू खान्छौँ अनि किनेमाको झोल अचारहरू इत्यादिहरू हामीले खान्छौँ